हाम्रा जलपाइगुडी जिल्लामा परम्परा नेपालीका परम्पराहरू संस्कृति परम्पराहरू दसैँ अब अस्ति भाइटिका दिवालीहरू होलीहरू मनाइन्छ बाहिरबाट आउनेहरूले पनि हाम्रा यी सबै चाडबाडहरू मनाएको देखेर उनीहरूले पनि मनाउँछन् हामीलाई साह्रै राम्रो लाग्छ किनकि हामी नेपालीहरू हो हाम्रो नेपाली भाषामा नेपालीहरूलाई सबैले सबै भाषाहरूभन्दा हाम्रो नेपाली भाषा सिक्न पनि सजिलो छ अरू जातिका मानिसहरूले हाम्रो नेपाली भाषाहरू सजिलै सिक्छन्